ए दिदी बोल्नुभएको हो दिदी हेर्नुहोस् न बिहान तपाईँले दुध ल्याइदिनुभएको थियो नि मैले नानीलाई तताएर दिएको थिएँ एकदमै उल्टी पखालो भएर हो के भयो नि क कस्तोखालको दुधहरू ल्याउनुहुन्छ नि मलाई त कस्तो लाग्यो हो दुधलाई त मैले एकदम उमालेकै थिएँ हो राम्ररी उमालेको उमालेर मैले नानीलाई सधैँ पनि दुध र बिस्कुट खान्छ नि त बिहानखेरि अरू खाँदैन भातहरू केही रोटीहरू खाँदैन दुध र बिस्कुट खाने बानी छ उसलाई अनि त बिहानै तताएर दिएको थिएँ तपाईँले ल्याइदिएको अब सधैँ है छोडिदिइराख्नु हुन्छ ल्याएर चाहिँ मैले तताएर दिएको थिएँ नि त कस्तो बिमार भयो नि नानी हजुर होइन खाने न हजुर नानी त खाना त राम्रै खायो बेलुका त भातै खान्छ हो बिहान त मैले दिएको थिएँ कि कस्तो नानी त स्कुल पठाउनुपर्ने हो उसले त उल्टी गरेर टोयलेट गएको गएकै गरेर गऱ्यो के अनि त म त

हजुर हजुर हजुर हजुर हजुर हो नि सुन्नु नि अनि त म त होइन एभ्रीडे तपाईँकै बाट लिन्छु है अब हामी त डेली कस्टमर हो तपाईँकै बाट सधैँ राखिराखेको छु अनि त मैले सोचेँ अब अस्ति पनि एकपल्ट मैले आफै खुद खाएको थिएँ दुध कि अनि त त्यति बेला पनि मलाई पेट पुरा दुखेको थियो अनि त सायद यही दुधले पो हो कि जस्तो लाग्यो अब नानीलाई त खुवाएँ मैले हो डक्टर पनि देखाएँ के दिनुभयो भने मैले दुधै दिएको थिएँ बिहान त दुध र बिस्कुटै खाएको थियो अनि त नि मलाई त म त राख्न अब फेरि छोडिदिऊँ भनेर सोच्दै थिएँ तपाईँको कि र पनि है यसो अब हेर्छु कि दिदी जतिसक्दो अब राम्रो दुध ल्याइदिनुहोस् है ल हजुर हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ